हाम्रो गाउँमा चाहिँ प्रमुख खेलाडी भएका व्यक्ति चाहिँ भरत छेत्री थियो र उहाँ चाहिँ एकदम ठुलो राम्रो खेलाडी सबैभन्दा राम्रो खेलाडी थिए र नेसनलमै नभएर चाहिँ उहाँ चाहिँ इन्टरनेसनलको च्याम्पियन पनि थियो हकीमा र उहाँले चाहिँ अहिले आफ्नै गाउँ ठाउँमा स्पोर्ट्सहरू स्पोर्ट्स एसोसिएसनहरू खोलेर उहाँले आफ्नो गाउँमा आफ्नो ठाउँमा उहाँले अहिले अरू अरू खेलाडीहरूलाई पनि उहाँले चान्सहरू दिएर उहाँले अघाडि बढाउनु बढाउनुभएको छ